हेलो यो साथी भाइ रेस्टुरेन्टबाट बोल्नु भएको ए हजुर मैले तपाईँको रेस्टुरेन्टमा बर्गरहरू अर्डर गरेको थिएँ कि बर्गर चौमिनहरू हजुर त्यसमा मैले केही सामानहरू छुटेछ कि जस्तै मैले तपाईँको अचार हाल्नु भन् बिर्सेछ तपाईँलाई मैले गुलियो अचार मात्रै भनेछु कि अलि पिरो अचार चाहिँ बिर्सेछु कि त्यो पनि एड गरिदिनुस् न है अनि तपाईँको रेस्टुरेन्टमा अरू के के पाइन्छ होला ए हजुर हजुर मोमोहरू पाइन्छ भने त्यो पनि हाफ हालिदिनुहोस् न ल फुल नहालिदिनुहोस् हाफ हालिदिनुहोस् हो अनि हजुर हजुर अरू चाहिँ के पाइन्छ होला तपाईँको रेस्टुरेन्टमा अरू नयाँ आइटमहरू हुन्छ नि तपाईँ तपाईँको अलिक राम्रो मिठो खाले हजुर त्यसमा तपाईँले पिजा पनि हालिदिनुहोस् न हजुर पनिर भएको पिज्जा हालिदिनुहोस् न ल तपाईँको नयाँ रहेछ नि त होइन तपाईँको त्यो पनि हेरौँ कस्तो रहेछ अनि तपाईँलाई म फेरि उएस गर्छु नि